मैले रोपेको फुलहरूमा चाहिँ रोज सयपत्री गोदावरी धेरै मन पर्छ किनभने घरमा फुल्दा धेरै राम्रो र ढकमक फुलेको पनि देख्छ है त्यो मलाई धेरै मन पर्छ है किनभने आफ्नो दु ख गरेर रोपेको फुल हो त्यही भएर धेरै मन पर्छ र बिरुवाहरू पनि है रोपेको देख्दा राम्रो हुन्छ खुसी लाग्छ है अनि त्यो फुलहरू फुल्छ जब फुल्छ है अनि त्यसले एकखेप फुल्दाखेरि राम्रो घर पनि डेकोरेसन फुल देख्छ अनि जसले धेरै राम्रो मिन्स घरलाई सजाउँछ सजाउने काम पनि गर्छ है अनि